हाम्रो गाउँतिर डान्स भने पछि मतलब अब त्यो डान्समा धेरै मतलब हाम्रो यतातिर त खालि कमाइ पढेर नोकरीहरू गर्नु यस्तो भन्छ यो डान्सतिर नपर्नु डान्सले करियर बनिँदैन भन्छ राम्रो राम्रो डान्स गर्नेहरूलाई पनि अब फ्यामिलीहरूले सपोर्ट गर्दैन कसैले पनि सपोर्ट गर्दैन हाम्रो गाउँतिर त यस्तो नै छैन एउटा डान्स क्लास होस् जो डान्स क्लासले राम्रो डान्स गर्नेहरूलाई कतै माथिहरू पुर्यावोस् अब धेरैहरू छ राम्रो डान्स गर्नेहरू तर तिनीहरूलाई फ्यामिलीले गाउँ केहीले पनि सपोर्ट गरेन भने तिनीहरूको आफू आफ्नो मन हुन्छ नि एउटा है कसैले अब आफूलाई मोटिभेट गऱ्यो भने सपोर्ट गऱ्यो भने त आफूले केही गर्नु सक्छ जस्तो अब जे कुरामा पनि फ्यामिलीले हामीलाई सपोर्ट गर्नु पर्छ र हाम्रो गाउँतिर फ्यामिलीहरूले सपोर्ट गर्दैन यस्तो डान्सतिर किनकि अब छ हामी छोरी मान्छे छोरी मान्छेलाई झन् मेन छोरी मान्छे हो डान्सहरू गर्नु मेन राम्रो होइन हेन तेन यस्तो भन्छ र त्यो त होइन कसै कसैले त गर्छ सबले त गर्दैन होइन यस्तो होइन तर पनि कसै कसैले चाहिँ नगरोस् र सबले चाहिँ गरोस् यस्तो हुनु पर्छ समाज भए पछि गाउँ भए पछि यस्तो हुनु पर्छ पढाइ त सबले गर्छ है अन्त पढाइ जस्तै त हो डान्स डान्सले त हाम्रो करियर बनाउनु सक्छ तर हाम्रो गाउँतिर न डान्स क्लास छ केही भन्दा केही डान्स क्लासको डी पनि छैन कसैले नै अब डान्स क्लासमा इन्ट्रेस्ट लिँइदैन कतिले इन्ट्रेस्ट लिएकोहरूले पनि फ्यामिलीले सपोर्ट गर्दैन त्यही हो अब फ्यामिलीले सपोर्ट नगरे पछि त के भयो त अब फ्यामिलीले नै सपोर्ट नगरे पछि अब सबले नै सोच्छ मेरो लाइफ नै यही रहेछ भनेर पढ्छ हाम्रो गाउँतिर त बेसी अब राम्रो पढ्नेहरूमा पनि कोही त फ्यामिलीको फाइनेन्सियल प्रब्लमले गर्दा टुवेल्भदेखि यता उता गइहाल्छ अरू त्यस्तो राम्रो डान्स गर्नेहरूलाई नै त्यस्तो गरिदियो भने अब के त खोइ कसले डान्स गर्ने राम्रो राम्रो डान्स गर्नेहरू त कसैले सपोर्ट गर्दैन अन्त नराम्रो नराम्रो डान्स गर्नेहरू अब के